अँ मसँग पुरानो हार्ड कपी फोटोहरू पनि छन् र नयाँ डिजिटल फोटोहरू पनि छन् र पुरानो फोटोहरू र नयाँ फोटोमा चाहिँ के हुन्छ भने अब भवना त भावना भन्ने कुरा चाहिँ त्यत्तिकै जोडिएकै हुन्छ किनभने ती फोटोहरूमा आफूले बिताएको एउटा पल हुन्छ है त्यसको सम्झना त रहिरहन्छ डिजिटलले होस् आखिर या हार्ड कपी फोटोहरूले होस् त्यो त दिने नै हो त्यो एउटा भावनात्मक एउटा सम्वेदना भनौँ एउटा भावना त फुटाउने नै हो है तर यस बिचमा धेरै फरक छ जस्तो लाग्दैन तर यसमा चाहिँ के छ भने एउटा डिसएडभान्टेज चाहिँ पुरानो हार्ड कपी फोटोहरू चाहिँ जोगाएर राख्न सकिएन भने चाहिँ त्यसमा चाहिँ चक्र लागेर ड्याम्प लागेर बिग्रिन्छ है र नयाँ चाहिँ नयाँमा पनि छ नयाँमा पनि सम्हालेर राख्नु जानेन भने चाहिँ अब यो डिजिटल पनि बिग्रिने सम्भावना धेरै छ